मेरो खास ठेगाना चाहिँ बाग्राकोट चर्च लाइन थियो अनि त्यही स्कुल छुट्टी भएको कारणले उनीहरूले चाहिँ म यता ओदलाबारी आएको थिएँ साथीको घरमा बस्नलाई अन्त त्यही भएर मेरो अर्डर चाहिँ त्यहाँ ओदलाबाडीमा ल्याइदिनु पऱ्यो पहिला म बाग्राकोटमै बस्थेँ तर छुट्टी भएको हुनाले चाहिँ म साथीको घर आएको छु त्यही भएर चाहिँ त्यहाँ ल्याइदिनु होस्